म जब पनि जुनै पनि फोटो खिच्छु त्यो दृश्यले एउटा कहानी बताइरहेको होस् चाहे त्यो मान्छेको अनुहार मात्रै किन नहोस् त्यो अनुहारले एउटा भाव बोकेको होस् चाहे त्यो दुःखको होस् पीडाको होस् सुखको होस् हाँसोको जेसुकैको होस् झुन्डको होस् एक्लो होस् चाहे कुनै पनि ठाउँको दृश्य होस् चाहे त्यो सूर्यास्तको होस् चाहे सूर्य उदयको होस् त्यसले एउटा सुन्दरता त बोकेकै हुनु पर्छ ल्यान्ड स्केप खिच्दा फेरि ए यता पोट्रेट मान्छेको खिच्दा खिच्नु हो भने त्यसले भाव बोकेको हुनु पर्छ म त्यस्तो खाले जब पनि दृश्य देख्छु त्यो दृश्यलाई म खिचिहाल्छु